मलाई चित्र बनाउँदा चाहिँ प्रोट्रेट बनाउँदा चाहिँ धेरै साह्रो हुने गर्छ किनभने मान्छेको हरेक एउटा डिटेल्सलाई हेरेर हामीले त्यो बनाउनुपर्ने हुन्छ होइन अन्त फेरि त्यो बनाउँदा चाहिँ मलाई चाहिँ धेरै साह्रो पर्ने गर्छ घरिघरि मेट्टाएर बनाएको बनाएकै मेट्टाएर बनाएको बनाएकै गर्नुपर्छ त्यो भएर धेरै कठिन लाग्छ घरिघरि त टाउको पनि दुख्ने गर्छ किनभने ए एक एकवटा डिटेल्सलाई एक एकवटा पर्फेक्ट बनाउनु चाहिँ मलाई चाहिँ मनपर्छ किनभने त्यो चाहिँ मलाई चाहिँ एउटा खुसी मिल्छ क्या त्यहाँबाट चाहिँ एक एकवटा पर्फेक्ट भएको कारणले मलाई मेरो हृदयलाई चाहिँ आनन्दित तुल्याउँछ त्यो कुरोले मलाई धेरै आनन्दित पाउँछ त्यो कुरोले त्यही भएर चाहिँ धेरै धेरै एकपल्ट नभए पनि दुईपल्ट नभए पनि तिनपल्ट नभए पनि कत्तिचोटि प्रयास गरेर चाहिँ त्यो चाहिँ बनाउनु कोसिस गर्छु म अन्त फेरि एकखेप मजाले मलाई चाहिँ सन्तुष्ट हुन् नहुन्जेलसम्म म बनाएको बनाएकै गर्छु आँखाहरू मलाई चाहिँ मेन चाहिँ यस्तो फेस सेपहरू बनाउनु चाहिँ धेरै कठिन पर्छ फेस सेप अझै आँखाहरू बनाउनु धेरै कठिन पर्छ र पनि म ट्राई गर्छु ट्राई गर्छु भन्छ नि ट्राई ट्राई बट डोन्ट क्राई त्यस्तै चाहिँ गरिरहन्छु है म धेरै प्रयास गरेर चाहिँ त्यो जहिलेसम्म मेरो चित्त सन्तुष्टि हुँदैन त्यतिखेरसम्म चाहिँ म प्रयास गरिरहन्छु